हजुर अहिले हाम्रो राज्यमा चाहिँ नेपाली भाषाले चाहिँ एकदम एकदमै महत्त्वपूर्ण छ किनभने हामी नेपाली भएर हामी नेपालीबाट नै पढेको जस्तै अब प्राइमेरी लेभलदेखि भयो अहिले हाइ स्कुलदेखि भयो कलेज भयो ठुलठुलो युनिभर्सिटीसम्म नै नेपाली भाषाले पढ्न हामीलाई सजिलो पनि हुन्छ है पढ्नु अब बुझाउनु कसैलाई किनकि आफ्नो ल्याङग्वेज भाषा भएर होला र र पढ्नेले पढि नै रहेको छ नेपाली भाषा र पढ्नु जरुरी पनि छ किनकि यो भाषा अहिले दिन दिनै अहिले हराउँदै गएको छ अहिले अङ्ग्रेजी चलन आएर नेपाली भाषालाई बिर्सने काम भइरहेको छ र हामीले यो नेपाली भाषा बिर्सनु हुँदैन र यसलाई सधैँ नै हामीले यो नेपाली भाषालाई जोगाएर राख्नुपर्छ र नेपाली भाषा चाहिँ मलाई लाग्छ आउँदो नानीहरूले पनि एकदमै यो पढ्नु जरुरी छ किनभने इङ्गलिसमा अहिले धेरै नै नानीहरू अघि बढेको छ आफ्नो भाषालाई बिर्सेको छ हामी नेपाली भन्छु तर हामीलाई नेपाली थाहा छैन हामी अङ्ग्रेजी बोल्छ इङ्गलिस बोल्छ वेस्टर्न अब कलचर वेस्टर्न अब सबै कुरा ल्याङग्वेज बोल्ने भएकोले गर्दा आफ्नो भाषा बोल्नु छोडेको छ जस्तै हामी कुनै पनि राज्यमा हाम्रो अब यो पश्चिम बङ्गाल छोडेर हामी कुनै पनि राज्यमा गयौँ भने जस्तै बङ्ला भयो हिन्दी भयो कन्नडा भयो तेलगु भयो उनीहरूको आफ्नो आफ्नो ल्याङग्वेज आफ्नो आफ्नो भाषा छ तर हाम्रो नेपाली भाषा कहीँ छैन र हामीले नेपाली भाषालाई चाहिँ जोगाएर राख्नु पर्छ विश्वलाई चिनाउनु पर्छ हामी नेपाली हौ भनेर र हामीलाई पढ्न अति नै जरुरी छ र पढ्नु पर्छ र नानीहरूलाई यो भाषा सिकाउनु पर्छ र यो हराए हराएर जानु हुँदैन मलाई लाग्छ